सुन् न अस्ति मैले एउटा ज्याकेट किनेको थिएँ कि दामी देखिएको थियो कि तर छैन आम्मामामा एक हप्ता पनि नलगाइ कस्तो नराम्रो हो त्यहाँ ज्याकेटै मनपरेन मलाई त कलर गएर त्यो एकैतालमा हो तँ पनि त्यो दोकानमा नकिन है कस्तो नराम्रो पाउँदो रहेछ एकखेप हेरेर किन्नु ल